अब विशेष गरेर मेरो किरानाको दोकान खोल्नुको मुख्य कारण चाहिँ के हो भन्दाखेरि एउटा ग्रामीण क्षेत्र हो जहाँ चाहिँ मतलब हाम्रो विक्ली अब सप्ताहमा बजार लाग्ने यहाँ विशेष चलन छैन त्यसले गर्दाखेरि अब धेरैभन्दा धेरै टाढो हामी अब बजार गर्न जानु पर्यो अब एमर्जेन्सी हामीलाई कुनै चिनी अथवा नुन चाहियो अब घरमा चलाउनुको लागि भने हामी अब बजार जानुको लागि चाहिँ अलिकति समय लाग्ने अलिकति भाडा बेसी लाग्ने भएकोले गर्दाखेरि यस अब ग्रामीण क्षेत्रमा एउटा मैले किरानाको दोकान थाप्नुको विशेष मेरो कारण चाहिँ के हो यहाँको ग्रामीण क्षेत्रको मान्छे चाहिँ अब भनेको टाइममा बजार जान पाउँदैन बजार टाढो भएकोले गर्दाखेरि मैले किरानाको पसल खोलेको हो र किरानाको पसलमा प्रेरित चाहिँ कसरी भएको हो भन्दाखेरि विशेष अब मेरो यो किरानाको पसलले चाहिँ अबो एट्लिस्ट मेरो जीवन धान्नु दुई चार पैसा मतलब त्यो नाफा राखेर मतलब मेरो एउटा जीवन धान्ने चलन छ र मैले त्यसरी चाहिँ अब किरानाको पसल खोलेको हो